मलाई चाहिँ मेथामेटिक्स गणित मन पर्थ्यो है यो चाहिँ एकदमै एकदम मजा आउँथ्यो सरहरू पनि एकदमै मलाई कोअपरेट गर्नुहुन्थ्यो मेथामेटिक्समा गणितमा र एकदमै मलाई चाहिँ मजा लाग्थ्यो यो गणित विषय चाहिँ